मलाई अहिलेसम्म थाह भएको चाहिँ यो गाउँमा चाहिँ त्यस्तो साह्रो प्रशिक्षणहरू गरेको छैन जस्तै लाग्छ मलाई उनीहरूले आउँछन् प्रश ठुल्ठुलो कन्सर्टहरू अर्गनाइज गर्छन् पैसा उठाएर धेरै ठल्ठुलो कुराहरू गर्ने गर्छन् तर यो गाउँमा चाहिँ सित्तैमा चाहिँ प्रशिक्षणहरू चाहिँ भएको छैन रहेछ मैले चाहिँ अहिले चाहिँ थाहा पाएँ अन्त फेरि धेरै व्यक्तिहरू चाहिँ यो गाउँमा धेरै गरिबीहरू छन् गरिब पनि छन् धनी पनि छन् तर प्रायः जस्तो चाहिँ गरिबीहरू गरिबहरू छन् है उनीहरूले कमानमा कामहरू गर्ने गर्छ अन्त फेरि आफ्नो जीविका चलाउन पनि धेरै परिश्रम गर्नुपर्छ कसैले त आफ्नो ज्यान पनि गुमाइदिन्छ है राम्रो राम्रो डक्टरहरूलाई नदेखाउन पाएर अन्तफेरि एकखेप चाहिँ एक दुईखेप चाहिँ त्यस्तो परि प्रशिक्षण चाहिँ गर्नुपर्ने जस्तो लाग्छ मलाई अन्तफेरि उनीहरूले पनि अब गाउँको बारेमा सोच्नुपर्ने त्यस्तो चाहिँ मलाई लाग्छ क्या अन्त फेरि मलाई चाहिँ अब एउटा बाँसुरी चाहिँ सिक्नु चाहिँ धेरै मन छ अन्त फेरि मलाई चाहिँ त्यो बाँसुरी चाहिँ अमिर सुन्दासबाट चाहिँ सिक्नु मन छ उहाँले चाहिँ सबै कुरो बजाउनु हुन्छ बजाउनु पनि हुन्छ एउटा दामी कलाकार पनि हुनुहुन्छ मुर्तिकार हुनुहुन्छ अन्त फेरि उहाँले धेरै धेरै पैसा लिनुहुन्छ क्या धेरै कति लाख लाखमा पनि बिक्री हुन्छ त्यो मुर्तीहरू उहाँ धेरै राम्रो हुनुहुन्छ एकदमै फ्रेङ्कली हुनुहुन्छ हामीलाई मजाले सम्झाउनु हुन्छ अन्त फेरि ड्रयिङहरू पनि आर्टहरू पनि धेरै राम्रो गर्नुहुन्छ सङ्गीतमा पनि उहाँ धेरै राम्रो हुनुहुन्छ र मलाई चाहिँ प्रायः चाहिँ उहाँको चाहिँ त्यो फ्ल्युट बजाउन चाहिँ सिक्नु छ उहाँकोबाट अन्त फेरि उहाँले गिटार बजाउनु हुन्छ फ्ल्युट बजाउनु हुन्छ सबै कुरो बजाउनु हुन्छ पेन्टिङ पनि गर्नुहुन्छ एउटा मल्टि टेलेन्टेड भन्दा पनि हुन्छ है उहाँकोबाट चाहिँ मलाई चाहिँ सिक्नु छ उहाँले उहाँले चाहिँ धेरै अब राम्रो कामहरू पनि गर्नुहुन्छ गाउँमा गाउँमा गएर है गाउँ गाउँमा गएर त्यस्तो बजाएर प्रम अन्त फेरि बजाएर है सबैलाई मनोरञ्जन पनि गर्नुहुन्छ उहाँ उहाँ चाहिँ धेरै हम्बल अनि काइन्ड हार्टेड खाले पर्सन हुनुहुन्छ मेरो लागि चाहिँ उहाँद्वारा सिक्नु चाहिँ एउटा असल कुरो हुन्छ म चाहिँ त्यो सिकेर चाहिँ आफ्नो साथ हमेसा राख्नेछु मलाई म हमेसा राख्नेछु उहाँलाई चाहिँ म यति भन्न चाहान्छु